मेरो भान्साघरमा भएको विभिन्न भाँडा कुँडाहरूको वर्णन चाहिँ के भन्दा फेरि अब भान्साघरमा त थुप्रै भाँडा कुँडाहरू हुन्छ अब त्यो मध्ये सबभन्दा पहिला चाहिँ कराही होइन कराहीमा चाहिँ अब मेन मुख्य रूपले अब सब्जीहरू पकाउने गर्छ अब हाम्रो घरमा चाहिँ अब प्रायः कतिले चाहिँ यो साँच्चै यो कराहीमै अब भात पनि पकाउने गर्छ अन्त अब कुकर छ होइन कुकरकोमा अब कुकर चाहिँ किन युज गर्छ भने अब कुकर ग्यासमा सजिलो पनि हुन्छ त्यसले गर्दा ग्यासको मतलब यो प्रयोग गर्दा फेरि ग्यास पनि बाँच्छ भनेर ड्याम डुम छोपेर चाहिँ भात पकाउँछ केही उसिन्नु छ भने उसिन्नु काममा पनि प्रयोग गरिन्छ त्यसको बादमा डेक्चीहरू छ डेक्चीहरूमा अब भातहरू पकाउनुलाई होइन वा केही कुराहरू अब बेसी अब धेरै मात्रमा छ भने त्यसलाई त्यहाँ हालेर ठुलो ठुलो डेक्चीहरूमा त्यसमा प्रयोग गर्नु सकिन्छ त्यसको बादमा अब तावाहरू छ तावाहरूमा रोटी पोल्नुलाई प्रयोग गर्छ त्यसको बादमा राइस कुकर छ राइस कुकर पनि त्यही हो अब छिटो मिठो केही काम गर्दैछ कतैतिर प्लग इन गरिदियो भात हालिदियो आरामले पाकेर आफै बन्द हुन्छ राइस कुकरको प्रयोग त्यस्तो छ अब सस्पेनहरू छ जसलाई सस्पेन भन्छ होइन सस्पेन पनि भन्छ ताप्के अब त्यसमा हामीले पानीहरू उमाल्नु होइन अलिकति दुधहरू उमाल्नु चियाहरू पकाउनुको लागि प्रयोग गर्छ त्यसमा अब चाहिँ थालहरू छ त्यो बटुकाहरू छ त्यो थालमा खाना खानुलाई होइन बटुकामा सब्जी हालेर खानुलाई सुप पिउनुलाई त्यस पछि चम्चीहरू छ चम्चीहरू पनि अब त्यही हो अब कहिले काहीँ चाउमिन मम बनाउँदा फेरि अब खानुलाई काँटावाला चम्चीको प्रयोग गर्छ डाडु पन्यु छ डाडु पन्युको प्रयोग पनि त्यही हो सब्जीहरू उगाउनुलाई त्यहाँदेखि फिर्के छ फिर्केको प्रयोग दाललाई मजाले मिहिन बनाउनलाई फिर्केको प्रयोग गरिन्छ त्यस पछि चिया चालनी छ चिया चालनीको प्रयोग चिया चाल्नुमा गरिन्छ त्यस पछि अब त्यस्तै के के सामानहरू छ